ए म चाहिँ हाम्रो यता यहाँ रिसर्च सेन्टरको एउटा स्टुडेन्ट हो होइन अन्त हाम्रो चाहिँ एउटा हाम्रो रिसर्च गर्नु पर्ने भयो कि अन्त त्यो रिसर्चमा चाहिँ हाम्रो टपिकमा चाहिँ अब तपाईँहरूको गाउँहरूतिर खेतीपातीहरू कसरी गर्छ भनेर अलिकति सोध्नु थियो कि तपाईँले तपाईँहरूको गाउँतिर के के खेतीपाती गर्नुहुन्छ यसो भनिदिनुहोस् न हजुर हजुर हजुर ए हजुर कोदोहरू चाहिँ हजुर ए हजुर बुझ्दैछु त मकैको पनि अलिकति बारीहरू त्यसको लागि कस्तोहरू चाहिन्छ अलिकति भनिदिनुहोस् न हजुर ए हजुर ए हजुर ए हुन्छ अब होइन अरू त अब यही सोध्नु थियो हाम्रो अलिकति यो रिसर्चको लागि चाहिएको थियो हो अनि अब तपाईँले भनिदिनु भएकोमा धन्यवाद ल ए हुन्छ